नानीहरूले अब चित्रकला अब चित्र सिख्ने उ उमेर चाहिँ अब अहिले त नर्सरीदेखि नै ड्रयिङ सब्जेक्टलाई विषयलाई चाहिँ हाल स्कुलतिर पनि हुन्छ तर अब मेरो हिसाबमा चाहिँ अब नौदेखि दस वर्षको नानीहरूले चाहिँ अब न ड्रयिङहरू गर्दाखेरि उनर उनीहरूले इमेज गर्नु सक्छ कि अब के बनाउँदैछु के गर्दैछु त्यो उमेर चाहिँ मलाई ठिक जस्तो लाग्छ